यहाँ हाई स्कुल छ इङ्लिस स्कुल छ तिनवटा प्राइमेरी स्कुल छ अनि मालबजारमा हाई स्कुल छ हाम्रो नातिनीहरू त्यहीँ पढेको त्यहीँ पढेको